गुड आफ्टरनुन टिच सर सर म त ठिकै छु नि तपाईँ कस्तो हुनुहुन्छ

हजुर अँ सर हजुर

आच्छा

अँ सर अहिले त मेरो सर कम्ती छ नि सर पाँच हजार छ नि

सर फि सर दस हुँदैन सर दस गरिदिनु न सर यो अलिक महँगाइहरू बढेको छ हो सर अलिक त्यसले गर्दा हजुर सर

हजुर अँ अँ सर सर हजुर सर हवस् हवस् सर त्यो मैले हवस् सर त्यो मैले तपाईँलाई त्यो फाइल पठाइदिएको थिएँ सर पाउनु भयो तपाईँले सर त्यही त्यो कन्सट्रक्सनको त्यही नि दार्जिलिङको त्यो म्युन्सिपाल्टीको हजुर हजुर पाउँ सर त्यही म्युन्सिपाल्टीको त्यो पछिपट्टिको भित्ता अलिक उयो भएको रहेछ कि भत्किएको रहेछ हो अलिक बनाइदिनुपर्छ त्यो भन्दा सर त्यो फाइल अँ सर अन्त सर त्यो त हजुर कम्प्लेन आएको थियो अन्त त्यो तपाईँको सिग्नेचर चाहिएको थियो त्यसमा हजुर सर त्यो फाइल हजुर अँ सास बजट टू ल्याख्स समथिङ लाग्छ होला सर अलिक ज्यादै काम थियो कि त्यहाँ हुन्छ सर हुन्छ हुन्छ हुन्छ हुन्छ सर हुन्

हवस् सर हुन्छ सर हुन्छ थ्याङ्क यू सर हुन्छ थ्याङ्क यू थ्याङ्क यू सो मच सर